अन्त हाम्रो गाउँमा चाहिँ साई मन्दिर छ है ठुलो साई मन्दिर छ अन्त उतानिर साई साईलाई पुरा मान्नुहुन्छ है अन्त साई भगवानलाई पुरा मान्नुहुन्छ अन्त उतानिर मन्दिरमा चाहिँ अन्त उनीहरू केअरे अन्त बिहान र बेलुका बिहान चार बजीदेखिको छ बजीसम्म र बेलुका चाहिँ अन्त बेलुका पनि त्यति नै चार बजीदेखि छ बजीसम्म अन्त त्यहाँनिर उनीहरूले भजन गाउने गाउँछ गाउने गर्छ है अन्त साई भजनहरू गर्नुहुन्छ पुजाहरू गर्नुहुन्छ अन्त त्यहाँदेखिको उनीहरूले चाहिँ त्यो मेन त्यो सङ्गीतमा वाद्य यन्त्रहरू बजाउने चाहिँ उयोहरू बजाउनुहुन्छ के अरे मादल तबेला हार्मोनियम अन्त इत्यादि अरू केकेहरू पनि बजाउने गर्छ उनीहरूले